हजुर तपाईँको दोकानमा नि तपाईँहरूको तपाईँको दोकानमा नि कुन कुन छ होला

ए अन्त डिस्काउन्ट चाहिँ कस् च कति चल्दैछ हजुर भन्नुहोस् त ए भन्नुहोस् न कुन कुन फोनको कति कति छ डिस्काउन्ट कुन चाहिँ नि फोन हो नि आइफोनको कति छ होला पहिला प्राइस सुनौँ न

हजुर हजुर हजुर ए अन्त अरू फोन अरू फोनहरूको रियलमीको चाहिँ होइन म रेट सुन्दै जान्छु त तपाईँ रेट भन्नुहोस् न हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर अन्त सेमसङको फोन को चाहिँ

अन्त फोनहरू इएमआईमा दिन्छ

हजुर हजुर हजुर तर अब फोन लाने त हो होइन अलिकति अब डिस्काउन्ट चाहिँ गरिदिनु पऱ्यो तपाईँले हुन्छ भने चाहिँ म कल गर्छु नि हुन्छ हुन्छ हुन्छ हुन्छ हजुर